भाइ म मेयफे मेयफेयर होटलको भाइसँग बोल्दैछु तपाईँले मलाई अलिकति खाना अर्डर गर्नुसक्नुहुन्छ दिनुसक्नुहुन्छ मैले अस्ति पनि अर्को होटलबाट गरेको थिएँ खाना उति राम्रो थिएन फेरि टाइममा खाना आइपुगेन त्यसले गर्दा मलाई अलिकति असन्तुष्टि भएर म तपाईँलाई आज अर्डर गर्दैछु मलाई दस प्लेटसम्म प्लेन राइस हो एक केजी चिकन चिल्ली मटनकरी एक केजी र चाना दाल चाना दाल फुलकोपीको सब्जी रायता र पनिर पे चिल्ली साकाहारी खाना नखाने खानेहरूलाई त्यो भयो र अरू अब मांसाहारीलाई चाहिँ मैले अर्डर गरिसकेँ भाइ र अरू के के चाहिन्छ सब्जीहरू के के छ तपाईँले राम्रो सब्जीहरू छ भने तपाईँले एसो पठाइदिनुहोस् न र ढिलो चाहिँ नगर्नुहोस् है किनभने अस्ति पनि मेरो पाहुनाहरू अलिकति राम्रोसँग खाना नखाइकन जानुभयो त्यसमा चाहिँ हाम्रो मेरो मनमा असन्तुष्टि छ र आज चाहिँ तपाईँलाई अर्डर गर्दैछु आसा गर्छु तपाईँले टाइममा राम्रो भोजन पठाइदिनुहुन्छ होला भन्ने